ए भन्नुहोस् न एकजना त छ चिन्छु उसको नाम

त्यो सबै उसले गर्नु सक्छ कि सक्दैन त्यो त मलाई थाहा भएन तर अब म चिन्छु उसले काम चाहिँ जो मैले म चिन्छु उस् उसकोमा चाहिँ अब उसको एसिस्टेन्टहरू छ छैन त्यो चाहिँ म भन्नु सक्दिनँ जसले सघाउने उसले साथी लिएर हिँड्छ हिँड्दैन थाहा छैन तर उसले चाहिँ घरको काम चाहिँ यस्तो प्लम्बिङको काम चाहिँ राम्रोसित गरिदिन्छ सिन्सियर छ मान्छे उसले हाम्रो घरमा पनि गरेको हो दुई तिनचोटि अनि एउटा बजारमा एउटा स्कुलको बिल्डिङ कन्स्ट्रक्ट हुँदै थियो त्यति बेला पनि बनिँदै गर्दाखेरि उसले धेरै त्यस्तो प्लम्बिङको कामहरू गरेको छ लाइनहरू जोडेको छ र राम्रो प्रकारले उसले गरेको छ र म

हाम्रो घरदेखि बाटोदेखि मुनि हाम्रो घर छ हाम्रो घर आइपुग्नु यस्तै तिन सय कदम जस्तो अगाडि चाहिँ बाटो माथिपट्टि चाहिँ उसको घर छ साह्रो टाढो पनि होइन साह्रो नजिक पनि होइन तर हजुर त्यो चाहिँ अप्पर गुम्बाहट्टा पर्छ हजुर हजुर हजुर भने पछि तपाईँकोमा टाइम छैन हजुर सक्छ त्यो चाहिँ अब दोकानहरू त नजिक नजिकै छ बाटोतिरै अब बाटोदेखि माथि उसको घर पर्छ त्यसो गर्दाखेरि उसले त्यो सामानहरू जुटाउनु सक्छ हजुर हजुर हजुर

हजुर हजुर हजुर

खै पहिला त अब काम हेरी हेरी मैले त दिएको हो कहिले अब पाँच सय रुपियाँ पनि दिइहाल्थेँ कहिले एक हजार दुई हजारसम्म पनि दिएँ मैले काम हेरी हेरी अब सानोतिनो काम छ भने कम्ती नै पैसा ठुलो काम छ भने बेसी नै पैसा त्यसरी दिन्थेँ मैले हजुर हजुर

हजुर हजुर हजुर त्यो चाहिँ तपाईँले उहाँसित बात गर्नुहोस् कि त्यो चाहिँ म म पनि उहाँलाई बात गरिदिन्छु अनि उहाँको नम्बर पनि तपाईँलाई पठाइदिन्छु अनि त्यो उहाँसित नै त्यो चाहिँ हिसाब मिलाउनोस् न ल कोही बेला कोही बेला चाहिँ उ चाहिँ यहाँ कालिम्पोङदेखि बाहिर पनि गएको हुन्छ बाहिर कामहरू उसको हुन्छ र त्यसो गर्दाखेरि चाहिँ त्यतिबेला चाहिँ उसलाई पाउनु सक्नुहुन्न तर कालिम्पोङमै छ भने त अब तपाईँले पाइहाल्नुहुन्छ अनि त्यो पनि उहाँको सुविस्ता उसको यहाँ हुन्छ हुँदैन त्यो चाहिँ तपाईँले सोध्नु सक्नु हुन्छ म पनि सोधिदिनु सक्छु तपाईँलाई म खबर गर्छु नि ल तपाईँ आफैले बात गर्दा पनि हुन्छ हजुर

हवस् हवस् हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर त्यो त हो नि हेर्नु पर्यो नि राम्रै गर्छ हवस् हवस् हुन्छ